त्यहाँबाट चाहिँ खास चाहिँ के चाहिँ इन्कम हुन्छ भने चाहिँ मेन चाहिँ कमान बस्ती हो कमानबाट चियापती मेन चाहिँ चियापती हुन्छ फ्याक्ट्री यहीँनिर छ फ्याक्ट्रीबाटै नि चियापत्ती बन्ने पछि चाहिँ फ्याक्ट्रीले पेलेपछि चाहिँ त्यो हो मेन इन्कम चाहिँ यो कमान बस्तीको चाहिँ त्यहाँदेखिको अदुवा अदुवा पनि मेन हो अदुवा पनि हुन्छ यहाँनिर सबको घरमा आफ्नो आफ्नो हुन्छ त्यो अदुवाबाट पनि आफू आफूले इन्कम गर्नुसक्छ तर त्यो अदुवा चाहिँ आफ्नो आफ्नो आफूले रोप्यो आफ्नो नै हुन्छ त्योबाट पनि आफ्नो आफ्नो घरलाई आफू आफू नै हुन्छ त्यो इन्कम हुन्छ खेतीबारी हुन्छ त्यसको पनि त्यहाँदेखि चाहिँ सुन्तला सुन्तलाको पनि बगान हुन्छ बगान बगान आफ्नो आफ्नो बारीमा चाहिँ सुन्तला हुन्छ त्यसको इन्कम हुन्छ त्यो जति इन्कम भए पनि आफ्नै गाउँमै हो आफनो आफ्नो हुन्छ त्यहाँबाट कुच्चो कुच्चोहरूको पनि हुन्छ कुच्चोहरूको पनि खेतीबारी नै हुन्छ कुच्चोहरू पनि पुरा हुन्छ अदुवा चियापती मेन चाहिँ चियापती अदुवा कुच्चो हुन्छ